दाजु मैले तपाईँलाई अघि देखिको कल गर्दै थिएँ हो मलाई साह्रै ढिलो भइसकेको थियो मेरो त वन थ्रटीको के भन्छ फ्लाइट थियो त्यही भएर चाहिँ मैले तपाईँलाई एक एक बजी वन एक बजी नै तपाईँलाई कल गरिरहेको थिएँ अन्त तपाईँ आइपुग्नु भएन त्यही भएर चाहिँ मैले आफ्नै घरकै गाडी लगेर गएको छु त्यसको लागि चाहिँ म तपाईँको क्याब क्यान्सल गर्न चहान्छु